बागवानी सुरु गर्न के कुराले उत्प्रेरित गऱ्यो भनेदेखि यसो ओल्लो घर पल्लो घरमा बागवानी लगाएको देख्दा राम्रो राम्रो फुलहरू खिलेको देख्दाखेरि साह्रै नै के अरे मन मनमा आफूलाई पनि बागवानी गर्ने इच्छा भयो र के अरे आफूले पनि किनेर बिरुवाहरू किनेर ल्याएँ पनि र लगाएँ पनि अन्त त्यसमा यसो फुलहरू फुलेको देख्दाखेरि साह्रै नै मनपऱ्यो र यता उति के अरे गाउँमा साथीभाइहरूसँगै जाँदा के अरे आफ्नो मान्छेहरूतिर जाँदाखेरि उहाँहरूबाट पनि फुलको बिरुवाहरू लिएर आएर अनि लगाएर यसरी नै अलिअलि गर्दै बागवानी सुरु गर्दाखेरि फुलहरू फुलेको देख्दाखेरि चाहिँ एउटा अब मेरो लक्ष्य नै भयो कि बागवानी गर्नुपर्ने भनेर